अब है मानिस जाति अब अब भनौँ भने अब है हामी मानिस जातिकै कुराहरू मात्रै हुँदछौँ होइन अब हामी जन्मेपछि हुर्किन्छौँ बढ्छौँ है एक दिन न एक दिन हामी मृत्युको मुखमा चाहिँ हामी पुग्नैपर्छ किनभने हामी माटोले बनिएको मान्छे माटोमै हामी मिसिनु पर्छ भन्ने हाम्रो त्यो धारणा छ है तर अब अहिले धेरै प्रायः जस्तो मानिसहरूमा हेर्यो भने अन्धविश्वासले चाहिँ यति डरलाग्दो ढाकिसकिएको छ है मानिसहरू अब जस्तो कि अब एउटा एउटा एज अ उदाहरणको निम्ति है कुच्चो तेर्सो पारिरहेको छ भने कुच्चोलाई नाघ्नु हुँदैन भनेर भन्ने गर्दछ तर त्यो कुच्चोलाई किन नाघ्नु हुँदैन के कारणले नाघ्नु हुँदैन त्यो एउटा समस्याको समाधान नै भएको छैन तर किन नाघ्नु हुँदैन के कारणले नाघ्नु हुँदैन त्यो मानिस जातिले त्यो थाहा एउटा अन्धविश्वासको कुरा त्यो भयो है अनि राति घर नबढार भनी भनेर भन्ने गर्दछ तर किन नबढार्नु त्यसको पनि एउटा अब है एउटा समस्याको समाधान नै अनुसन नै गर्नु सकेको छैन है र मलाई लाग्दछ कि है अन्धविश्वासी भयो भने चाहिँ मान्छे जिउनु नै छोड्छ क्या जिउनु बन्द गर्छ यो कुराले पो यस्तो हुन्छ कि त्यो कुराले पो त्यस्तो हुन्छ कि भन्ने मान्छेमा बेसी अन्धविश्वासको कुराहरूले गर्दा जीवन ढाकेको छ भने चाहिँ उ न बाहिर गएर असल समयहरूको लाभ उठाउनु सक्छ र कुनै खाने कुरोहरू अगाडि आएको छ भने पनि ल अन्धविश्वासको कारणले गर्दा नै न खानु मन लाग्दछ न समाजमा एउटा कुनै एउटा असल राम्रो कार्यहरू भइरहेको छ भने त्यो समाजमा नै न उसले त्यो कार्यहरूलाई कार्यहरूको लाभ उठाउनु सक्दछ है अन्धविश्वाले गर्दाखेरि चाहिँ मानिस जातिलाई चाहिँ यति डरलाग्दो डर चाहिँ यति डरलाग्दो मानिसको शिरदेखिको लिएर चाहिँ पैतालासम्म नै डरले ढाकेको मानिस चाहिँ अब अन्धविश्वासको कारणले गर्दा नै हो र यसको समस्याहरू सित चाहिँ कसरी जुड्नुपर्दछ भने है किनभने मान्छे त एउटा जन्मेपछि त एक दिन मर्नु नै पर्छ है हामी मानिस जाति कोही पनि यहाँनिर आजीवन लिएर चाहिँ हामी बाँचेको रहेको छैनौँ एक दिन जन्मेपछि चाहिँ हामी मर्नुको लागि त मान्छे जन्मिन्छ है र त्यो जन्मिनुपर्छ भन्ने तर हामीले असल जीवन पाएको छौँ भने चाहिँ हामीले खुलेर जिउनुपर्दछ यो अन्धविश्वासहरूको सबै थोक हटाएर चाहिँ हामीले खुलेर जिउने चाहिँ हामीले कोसिस गर्नुपर्छ